म चाहिँ म चाहिँ प्रायः कविता लेख्छु गद् गद्य पनि लेख्छु तर अब चाहिँ आख्यान लेखौँ कि भन्ने लागेको छ एक दुईवटा त पनि लेखेको पनि छु तर अब आफैलाई त्यो हुन्छ नि अब सन्तुष्टि प्राप्त नभएको जस्तो त्यही केही कथाहरू दिमागमा त्यो बुनोटहरू भइसकेको छ त्यसलाई आकारमा उतार्न बाकी नै छ अहिलेसम्म चाहिँ तर त्यो हुन्छ नि एउटा परिवेश एउटा मुड त्यो चाहिने जुन एउटा लेखकको लागि एउटा जुन परिवेश चाहिन्छ त्यो सृजना नभइहालेको अवस्थामा त्यो लेख्न सकिएको छैन अनि मलाई चाहिँ अब कस्तो हुँदोरहेछ भने अब गद्यमा चाहिँ अब थोरै शब्दहरूमा थोरै विम्बहरूमा धेरै कुरा भन्ने हुन्छ भन्नलाई आफ्नो कुरा भन्नलाई एकदम गाह्रो एकदम धेर सोच्नुपर्ने एकदम कल्पना धेर गर्नुपर्ने होइन अब एउटा कविता लेख्नुको लागि अब राम्रो कविता लेख्नुको लागि हप्ता पन्द्र दिन अथवा एक महिना पनि लाग्नुसक्छ अथवा छ महिना पनि लाग्नुसक्छ अथवा एउटा राम्रो कविता लेख्नुको लागि एक वर्ष पनि लाग्नुसक्छ त्यस्तो हुन्छ तब आख्यानमा त्यस्तो हुँदैन आख्यानमा अब कथा छ भने त्यसलाई अब कल्पना गऱ्यो अनि कथालाई बुन्यो त्यसपछि लेख्न बसेपछि लगभग एक दुई बसाइमा अथवा दुई दुई चार बसाइमा सकिने हो कथामा चाहिँ फेरि आख्यानमा चाहिँ भन्नलाई सजिलो हो अब जसरी भने पनि भयो धेरै कुरो भन्न सकिन्छ अन्त फेरि गद्य चाहिँ लामो भएको त्यो एकदम भद्दा देखिन्छ कि त्यो न पढ्नु मजा आउने न सुनाउनु मजा आउने गद्य चाहिँ अब जति लामो हुँदा पनि भयो नि त होइन आफ्नो कुराहरू नसकिन्जेल भन्दा भयो त्यसो हुनाले चाहिँ मलाई गद्य अब आख्यान पट्टि प्रवेश गरौँ कि भन्ने चाहिँ लागेको छ अनि मैले समाजलाई भन्नचाहेको कुराहरू त अब त्यही हो समाजमा आउने तमाम किसिमका असङ्गति विकृति विसङ्गति भयो विभिन्न सामाजिक अन्तर विरोधहरू होइन अधिकांश अक्सर म प्रायः आफ्ना रचनाहरूमा न्याय र समानताको पक्षमा नै वकालत गर्छु होइन यो संसार चाहिँ अब सबैको हो सबैको समान रूपमा यो संसारमा बाँच्ने हक र अधिकार छ यो संसारमा भएको भौतिक वस्तुहरूलाई अधिक प्रयोग गर्ने सबैको आ आफ्नो अधिकार छ अनि यस समाजमा बसेपछि जम्मै मान्छे समान हो धनी गरिब आफ्नो ठाउँमा छ है स्तरहरू आफ्नो ठाउँमा छ तर अब समाजमा बसेपछि सबै अब मिलिजुली नै बस्नुपऱ्यो नि त यही नै एकाअर्काको सघा सघाउपघाउ गरेर होइन मानवीय मूल्य चाहिँ रहनुपऱ्यो के माल्यौ मानवीय मूल्यको चाहिँ हत्या हुनुभएन विशेष संविधानले दिएको अधिकारहरूलाई सबैले समान रूपमा प्रयोग गर्ने अधिकार हुनुपऱ्यो जीवन बाँच्ने अधिकार पाउनुपऱ्यो सरकारी निकायहरूबाट प्राप्त हुने अधिकार सहुलियतहरू समान रूपमा पाउनुपऱ्यो माने अब सबै भौतिक वस्तुहरू सबैले नै अब समान रूपमा उपभोग गर्न पाउनुपऱ्यो भन्ने चाहिँ मेरो आफ्नो धारणा हो र मैले प्रायः आफ्ना रचनाको तार पनि यिनै कुराको जोड दिएको हुन्छु